औ दिलिप खै हौ तिम्रोबाट ल्याएको त्यो कन्डिसनर त एकदमै रड्डी रहेछ त हौ नुहाउँदा पनि पुरा खुजुलीहरू भयो चिलायो हो त्यस्तो खालको सामान चाहिँ बेच्नु नराख है यहाँ मलाई त घरबाट पनि कराएको कराएकै छ त्यो कन्डिस्नर कस्तो खालको ल्याएको भनेर घरबाट कराएको कराएकै छ अब फर्काउनु पनि मिलेन होला त्यस्तो चाहिँ अबदेखि ल्याएर दोकानमा नराख्ने ल म भनिदिएको छु नि म अलिक रिस पनि उठ्यो यहाँ टाउकोहरू नुहाउनु अँह पाइनँ मैले राम्रोसँग तिमीले त्यस्तो सामान राख्यौ भनेदेखि त तिम्रो दोकान फ्लप हुन्छ त अलिक राम्रो सामान ल्याएर राख्ने गर है ल म अर्कोपालि आउँदा चाहिँ त्यस्तो नहोस् नि